हलो हजुर हो त हजुर ए हजुर हजुर हजुर ए हजुर ए हजुर हजुर हजुर ए हजुर हजुर एकदम तपाईँले ठिकै कल गर्नुभयो हजुर हजुर म भन्नुसक्छु तपाईँलाई अब हाम्रो दार्जिलिङको कलाकृति भनेको अब नेपालीहरू बस्ने ठ ठाउँ हो होइन अनि त यहाँनेरि चाहिँ तपाईँको हातको काममा चाहिँ अब सब सबैभन्दा पहिलो कुरा चाहिँ यहाँनिर अब हाम्रो सबै अहिले हामी ब्यागको बदली अब उहिले चाहिँ हाम्रो डोको बोक् बोकिन्थ्यो होइन डोकोहरू भन् भनिन्छ डोको बोक्थ्यो है अनि त घरमा सब्जीहरू राख्नु यो अन्डाहरू राख्नु यो ऊ योहरू राख्नुको लागि चाहिँ तपाईँको ढाकी बनिन्थ्यो है त्यो ढाकी डोको चाहिँ केले बनिन्थ्यो भन्दाखेरि चाहिँ तपाईँको बाँसको चोयाले बनिन्छ होइन बाँसहरू ल्याउनुपर्छ जङ्गलबाट त्यसपछि त्यसलाई फुटाएर त्यसको चोया बनाएर चाहिँ त्यसको अब चोया बनाएपछि चाहिँ तपाईँहरूको डोको बनिन्छ यहाँ ढाकी बनिन्छ सब हजुर सबै बाँस भन्दाखेरि बाँस पनि अब तपाईँको धेरै प्रकारको हुन्छ त्यसमध्येमा डोको बनाउने बाँस यो हामीले ह्यान्डिक्राफ्ट बनाउने बाँस चाहिँ दुइटा बाँस दुइटा बाँस हुन्छ त्यो दुइटा तिनवटा बाँस हुन्छ तिनवटा बाँसमा चाहिँ तपाईँको तिनवटा प्रजातिको बाँस हुन्छ एउटा तपाईँको चोया बाँस पनि भनिन्छ हामीले होइन त्यसको पनि अब हामीले चोया निकाल्यो भने अति नै नरम हुन्छ डोरी जस्तो हुन्छ त्यसले गर्दाखेरि चाहिँ हामीले डोको बनाउन सकिन्छ अनि त अर्को तपाईँको निभा बाँस भनिन्छ त्यो पनि यो मैल यो चोया बाँस भन्दाखेरि पनि नरम चाहिँ म ऊ यो हुन्छ तपाईँको निभा बाँस हुन्छ त्यसले पनि हामीले हजुर हजुर निभा बाँस त्यो पनि एकदमै राम्रो राम्रो बनिन्छ त्यसले पनि एकदमै नरम कुराहरू चाहिँ त्यसले एकदमै राम्रो बनिन्छ होइन अनि त तपाईँको अर्को हुन्छ मालिङ्गो भन्ने हुन्छ त्यो पनि बाँसै जस्तो हुन्छ त्यो पनि नरम हुन्छ र हामी युज गर्छ है हातको काम बनाउनुको लागि है अनि त त्यसको तपाईँको टोपी बनिनु छ बनिन्छ चोयाको तपाईँको डोको भयो थुम्चे भयो डालो भयो ढाकी भयो अनि त तपाईँको यसै गरी यसरी हामीले बारी खेतीमा बार्नुको लागि पनि हामीले बाँसकै प्रयोग गरेर बनाउँछ होइन म चाहिँ तपाईँको डोको बनाउँछु अनि अनि तपाईँको ढाकी बनाउँछु अनि तपाईँको सबै प्रकारको आइटमहरू बनाउँछु म बाँसको हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हो हो हजुर बनाउँछ त यो पेरुङ्गो त झन् अब हाम्रो ट्रेडिसनल बिहा भयो है बिहा बिहामा स्पेसियली बिहामा चलाउने गर्छ है यो पेरुङ्गो चाहिँ सबलेभन्दा ज्यादा जस्तो बिहामा चाहिँ तपाईँको मासु बोकेर लाने काम गर्छ यो चाहिँ अब उहिले चाहिँ तपाईँको यो ह्यान्ड ह्यान्ड ब्यागहरू नहुँदाखेरि यो तपाईँको अब अहिले चाहिँ ब्यागहरू हु छैन ब्यागहरूले रिप्लेस लियो तर उहिले चाहिँ अब ब्याग नहुँदाखेरि चाहिँ त्यै पेरुङ्गोमा चाहिँ बनाएर अब हामीले सर समानहरू हालेर बोकेर लानेगर्थ्यौँ हजुर हजुर यही हो हजुर आउनु सक्नुहुन्छ दार्जिलिङ दार्जिलिङ सुकिया सुकिया भन्छ मेरो ठाउँको नाम त्यहाँनिर सोध्दै आउँदा भइहाल्छ हुन्छ हुन्छ धन्यवाद